जीवन यात्राको लागि चाहिँ म खेतीहरू यसो पशुहरू पाल्छु गाई बाख्राहरू पाल्छु अनि सुँगुर पाल्छु बाख्रालाई घाँस काटेर लाउँछु सब्जीहरू लाउँछु